भारतको मुख्य धार्मिक स्थलहरू कामाख्या हुन् एउटा अनि ताजमहल अरू छन् त्यहाँनिर हाम्रो हिन्दू भाइहरूले समय समयमा चाडपर्व मनाउँदै सफा मनले धार्मिक स्थलहरूमा पुग्छन्